भारतको अर्थतन्त्रलाई धेरै प्रकारले बढाए प्रभाव पारेको छ जस्तो कि गाडीहरू भयो होमस्टे भयो है खेतीपातीहरू भयो त्यो बिजनेसहरूले गर्दाखेरि चाहिँ धेरै नै प्रभाव पारिरहेको छ है अन्त त्यहाँदेखिको दोकानतिर अब जस्तो दोकानतिर जिपेहरू भयो जिपेहरूकोले क्युआर कोड राखेको हुन्छ बोर्ड राखेको हुन्छ है त्यस्तोहरूले गर्दाखेरि पनि स धेरै सजिलो भए भएको छ